भगवान्को पूजा गर्नु प्रार्थना गर्नु भनेको नै अफूलाई राम्रो होस् आफ्नो फ्यामिलिलाई आफ्नो घर परिवारलाई राम्रो होस् भनेर हामीहरू बसिन्छ अहिलेसम्म जे पनि मागेको छ प्रार्थना गरेको छ नि हर चिज पुगेको छ अहिलेसम्म पुऱ्याइराखेको छ र पुगिरहेको छ राम्रै छ जिउ राम्रै छ शरीरहरू सबै हाम्रो फ्यामिलिको सबै तबियतहरू सबै ठिकै छ अहिलेसम्म राम्रै चल्दैछ अहिलेसम्म त केही भएको छैन त्यही प्रार्थना गरेर होला बसेर यसो पूजा गर्दाखेरि प्रार्थना गर्दाखेरि सबभन्दा ठुलो कुरा आफ्नो फ्यामिलिहरू सही सलामत छन् राम्ररी गरिराख्नु भएको छ कमाई राखौँ गर्नु हिँड्नु भएको छ शरीरहरू ठिक छ जिउहरू स्वास्थ्यहरू राम्रै भएको छ सायद प्रार्थना गरेरै होला त्यसको लागि